हाम्रो कालिम्पोङमा चाहिँ अब के रीति छ भन्दा चाहिँ पहिलाको चाहिँ अब पहिलाको जमानाको चाहिँ जस्तो बाँसद्वारा चाहिँ हामीले धेरै चिजहरू बनाउँछौँ जस्तो बाँसको कप भयो पेला भयो थाल भयो थाल भयो पनिउ इत्यादिहरू हामीले धेरै कृतिहरू बनाउँछ है ती बाँसद्वाराले चाहिँ हामीले अन्त त्यो कसरी बनाउँछौँ भन्दा चाहिँ हामी चाहिँ त्यो पहिलाको कुराहरू चाहिँ हामीले अब त्यो कुराहरू चाहिँ चलाइबस्छ के हामले त्यो कृतिहरू चाहिँ चलाइबस्छ पहिलाको चिजहरू चलाएर चाहिँ हामीले त्यो चिजलाई चाहिँ हामी अगाडि बढाउँदछौँ